माछा मार्ने सम्बन्धी चाहिँ हामीले गाउँ घरमा यसरी गरेको चाहिँ हामीले कही खोलातिर गएर हामी ढुकेर या रातभरि ढुकुवा बनेर राति जाल राखेर हामी रातभरिमा ढुकुवामा बिहान हामीले माछाहरू यसरी मार्ने गर्छन् कतिले बल्छी हालेर पनि माछा माछाहरूलाई मारिरहेका छन् कतिजनाले ढुङ्गाले चेप्टाएर पनि चेप्टुवा भनेर यसलाई भनिन्छन् र यसरी पनि मारिरहेका छन् कतिजनाले छेकारो मारेर चारो दिएर माछा मारिरहेका छन् कतिजनाले जेनरेटर लगाएर करेन्ट दिएर पनि माछा मारिरहेछन् कतिले ब्लिचिङ हालेर थाइडिन जस्ता यस्ता चिजहरू लगाएर पनि माछा मार्ने गरिरहेको छ तर यसमा अब ब्लिचिङ जस्ता यी चिजहरूले यो जुन माछालाई मार्छ यो चाहिँ एकदमै राम्रो होइन यसले चाहिँ मानिसलाई पनि यो ब्लिचिङको माछाले चाहिँ यसलाई हामीलाई चाहिँ एउटा पोइजन जस्तोमा पनि यसले परिणत गरेर हामीलाई हेल्थमा अस्वस्थ्य पनि राख्छ यसरी तर ब्लिचिङहरूले चाहिँ हामीले मार्नु हुँदैन थाइडिन जस्तोले मार्नु हुँदैन हामीले जति सक्दो चाहिँ जाल बल्छी हालेर मारेको चाहिँ मार्नु पर्छ र यसरी पनि मार्ने मान्छेहरूले चाहिँ गाउँ बस्तीमा चाहिँ एउटा गरिरहेको छ